हजुर मैले चाहिँ अब गुगलको चाहिँ गुगलको अब माध्यमद्वारा चाहिँ होइन केही प्रोजेक्टहरू गर्दाखेरि अब केही अब सेमिनार अब केहीमा जाँदाखेरि चाहिँ अब मैले गुगलबाट हेल्प लिइकन चाहिँ अब प्रोजेक्टहरू कम्प्लिट गर्दै त्यसबाटै अब कतिवटा अब मेरो सेमिनारहरू उयेस पुरा गरेको छु र त्यो चाहिँ अब एकदमै सही छ र हेल्पफुल पनि छ स्टुडेन्टहरूको लागि चाहिँ